हाम्रो यहाँ दार्जिलिङमा चाहिँ तपाईँको बस्ने जग्गाहरू चाहिँ दार्जिलिङमा अहिले होटलहरू प्रायः जस्तो होटलहरू छ अहिले होमस्टेहरू पनि छ तपाईँको सबै राम्रो राम्रो छ होमस्टे होटल सोटेल तपाईँ उइसमा बस्नु पनि एकदिन उइसमा बस्नु पनि हुनु सक्नुहुन्छ होटलमा होमस्टेमा पनि बस्नु सक्नुहुन्छ अन्त अहिले फाल्टो रेस्टुरेन्टतिर पनि होमस्टेहरू खोलिएको छ सबै राम्रो खा खानाहरू सबै तपाईँको त्यहीँ हुन्छ होमस्टेमा गऱ्यो भने होमस्टेमै गऱ्यो होटेलमा गऱ्यो भने होटेलमै हुन्छ तर होटल अलिकति महँगो हुन्छ होमस्टेभन्दाखेरि तर राम्रो चाहिँ राम्रो हुन्छ दुइटै अन्त सबै गरेर तपाईँको राम्रो राम्रो भएर हुन्छ